हाम्रो क्षेत्रमा कुनै पनि विशुद्ध बुनाइ सिलाइका ढाँचाहरू छनु चाहिँ छैनन् तर अब यस्तै बजारहरूतिर हामीदेखि अलिक टाढा टाढा बजारहरूतिर चाहिँ पारम्परिक लुगाहरू चाहिँको अब पसलहरू चाहिँ छन् तर मैले चाहिँ अब यस्तो पारम्परिक लुगाहरू बनाउने प्रयास चाहिँ अहिलेसम्म गरेको चाहिँ छैन तर मैले अब यस्तै अब मेरो जुन चाहिँ अब मेरो पारम्परिक म किरात हो मेरो अब राई ड्रेस मैले चाहिँ लगाएको चाहिँ छु लिएर तर अब मैले बनाउने प्रयास चाहिँ गरेको छैन अहिलेसम्म चाहिँ